म नौ श्रेणीमा पढ्दा स्कुलको पत्रिकाको लागि एउटा चित्र बनाएको थिएँ त्यस चित्रमा मैले मेरो परिवार बनाएका थिएँ चित्रमा मैले एउटा सानो घर जसमा मेरी आमा मेरो बाबा म अनि मेरो दिदी थिए त्यस चित्र मैले दिएपछि मेरो गुरुआमाहरूले धेरै मनपराएको कारणले त्यो स्कुलको पत्रिकामा छापिदिनु भएको थियो